हेलो दा तपाईँ कारण कार मेकेनिक बोल्नुभएको हेर्नु न दादा मेरो गाडी नै स्टार्ट हुँदैन हौ के भयो भयो अस्ति पनि बनाएर ल्याएको कतिपल्ट बनाइसकेँ सुजुकी अँ स्टार्टै हुँदैन बिहानदेखिको स्टार्ट गरेको खै स्टार्टै हुँदैन अँ अँ हजुर हजुर हजुर सिलगढीमा बनाएको थिएँ त अस्ति पनि मैले हजुर हजुर हजुर कत्ति स्टार्ट गरेँ पनि हजुर हजुर हजुर

हजुर म ट्राई गर्छु नि ल्याउने तर ब्याट्री पो पाउँछ कि पाउँदैन होला पुरानो होइन स्टार्ट गर्नुको लागि नयाँ लिनु हजुर हजुर हुन्छ हजुर

हुन्छ हुन्छ हुन्छ